हेलो हजुर पप्पू स्टोरबाट बोल्दैछु भन्नुहोस्

ए फुटेको छ ए हजुर हजुर त्यो स्क्रिन चाहिँ के डल्लै फुटेको छ कि कि अलिकति मात्रै चर्केको हो कि कस्तो हजुर हजुर ए टेम्पर ग्लास मात्रै त फुटेको होइन होला है उयो नै एलसिडी नै फुटेको होला है हजुर हजुर ए हजुर ए हुन्छ हुन्छ तपाईँको कुन चाहिँ कम्पनीको फोन हो एमआईको है अँ एमआईको त हजुर हजुर हामी गर्छौँ एमआईको त चेन्ज गरिदिन्छौँ कि हाम्रो चाहिँ दोकान यहाँ सेवक मोडको अलिकति अगाडि छ अन्त के अरे एमआईको गरिदिन्छौँ हामी तपाईँ चाहिँ कहाँबाट बोल्नुभएको होला कोलाबारीबाट है कोलाबारी भनेपछि त देविडाँगाको अलिकति अगाडि होइन ए हजुर तपाईँको चाहिँ फोन बिग्रेको भनेपछि तपाईँले भोलितिर ल्याउनु सक्नुहुन्छ ल्याउनु चाहिँ अब आज त हजुर बेलुका भइहाल्यो अन्त भोलितिर ल्याउनुभयो भने चाहिँ भोलि बिहानतिर ल्याउनुभयो भने बेलुकासम्म त बनाएर दिइहाल्छौँ हामी कि अन्त त्यो ल्याउन अगाडि चाहिँ नि फोन चाहिँ तपाईँले मेमोरी कार्डहरू के कसो छ भने चाहिँ सिमहरू चाहिँ निकालेर लिएर आउनुहोस् हो अन्त केही ब्याकअपहरू गर्ने छ भने पनि कसैलाई भनेर कि त कुनै दोकानलाई भनेर ब्याकअप कि त हाम्रो ल्याएर पनि तपाईँले एकछिनलाई ब्याकअप गर्छु भन्दा पनि हुन्छ हामी कम्प्युटरमा सारिदिन्छौँ फोनको फोटोहरू सबै अन्त चाहिँ हजुर अँ हुन्छ आफ्टरनुन पनि आफ्टरनुन आउनुहुन्छ भने बरू आज नै आउनुहोस् न अन्त त्यही बेटर हुन्छ किनकि आज आउनुभयो भने बरू भोलि बेलुकासम्ममा तपाईँ फेरि भोलि बेलुका भ्याउनुहुन्छ बेलुकासम्ममा त बनिन्छ नि तपाईँलाई पनि सजिलो हुन्थ्यो दाम चाहिँ तपाईँको अब दुईवटा क्वालिटी आउँछ हो एउटाको चाहिँ राम्रो वाला क्वालिटीको चाहिँ साढे तिन हजार लाग्छ अन्त अलिक अब अलिकति कम्पनीको नभएर चाहिँ लोकल टाइपको कम्पनीकोमा चाहिँ तपाईँको सत्र सौतिर भइहाल्छ हो त्यो चाहिँ हजुर हजुर राम्रो कम्पनीको त अलिक महँगै लाग्छ अब तपाईँलाई अनेस्टली भन्दा चाहिँ अर्जिनल चाहिँ हुँदैन किनकि अब कम्पनीले जे बनाउँछ त्यही नै अब सबैभन्दा अर्जिनल हो होइन दोकानमा भएकोहरू त सबै अब बादमा बनाएको सामानहरू रिप्लेस गर्नुको लागि बनाएको सामानहरू हो तर जुन त्यो थर्टी फाइभ हन्ड्रेड वाला जुन भने मैले तपाईँलाई त्यसको चाहिँ क्वालिटी राम्रो हुन्छ त्यो छुँदाखेरि डिलेहरू हुने होइन अड्किनेहरू त्यस्तो चाहिँ हुँदैन राम्ररी चल्छ हजुर हजुर

हजुर हजुर लङ लास्टिङै हुन्छ एक होइन होइन एक सालको उयो वारन्टी दिन्छु म तपाईँलाई कि एक सालभित्र चाहिँ के कसो अब डिलेहरू केही भयो भने चल्नु छोड्यो भने तपाईँले लिएर आउँदा हुन्छ म के अरे नयाँ स्क्रिनै दिइहाल्छु कि त रिफन्डै गरिदिई हाल्छु नि तपाईँलाई क्वालिटी राम्रो हुन्छ अँ अलिकति चाहिँ मिल्छ अलिकति अलिक साह्रै चाहिँ मिलाउनु अलिक अप्ठ्यारै हुन्छ हो अलिकति मिल्छ त्यो सत्र सौको चाहिँ वारन्टी हुँदैन त्यसमा चाहिँ वारन्टी हुँदैन यो तपाईँको पैँतिस वालामा चाहिँ तपाईँको वारन्टी पाउनुहुन्छ हुन्छ हुन्छ तपाईँ कहिले हुन्छ आउनुहोस् न बेलुकातिर आज कि त भोलि आउँदा भयो नि

हजुर हजुर हजुर हजुर लिएर आउनुहोस् कि पर्दैन पर्दैन पर्दैन हाम्रोमा हुन्छ नि हजुर हाम्रोमा हुन्छ पर्दैन फोन मात्रै हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ